खेलकुदले मानिसमा शारीरिक अनि मानसिक स्वास्थ्यमा सबैभन्दा ठुलो योगदान पुर्याउँछ किनभने खेलकुदले खेलकुद भनेको नै एउटा व्यायाम हो एक्ससाइज हो जसले मान्छेलाई तन्दुरुस्त राख्छ अनि खेलकुदले शारीरिक भन्दा पनि म मानसिक स्वास्थ्यमा योगदान पुर्याउँछ ध्यान दिन्छ जस्तो लाग्छ किनभने मानसिक रूपमा जुन एकाग्रता हुन्छ खेल्दाखेरि कुनै पनि कुरोको सोच हुँदैन कुनै पनि कुरोको दबाउ हुँदैन चाप हुँदैन स्ट्रेस हुँदैन टेन्सन हुँदैन र यसैले गर्दा खेलकुदमा ज्यादा ज्यादा एक घन्टा दुई घन्टा समय दिनसक्यो भने मानिस शारीरिक रूपले अनि मानसिक रूपले स्वस्थ्य हुनजान्छ